हामीले हामीहरू सिलगढी जाँदाखेरि पैदल यात्रा गरेँथ्यौँ हामीले पहिल्यै नै अहिलेभन्दा धेरै बर्षअगाडि हामीलाई गोर्खाल्यान्डको त्यति बेला पुरा ऊ योहरू थियो आवाजहरू उठाएर हामीले गोर्खाल्यान्ड माग्नुको लागि हामी पैदल यात्रा गऱ्यौँ सिलगढीसम्मन् जानुको लागि दुई तिन दिन लाग्यो हामीहरू हिँडेरै गएको जगा जगा जुलुसहरू गर्दै नारा लाउँदै पोस्टरिङहरू गर्दै हामीलाई जाँदाखेरि खुट्टाहरू दुखेर बिमारी अवस्थामा भएर पनि हामीले पैदल यात्रा गरेको थियौँ सिलगुढीसम्मन् जानुको लागि धेरैचोटि हामीले त्यस्तो गोर्खाल्यान्डको आवाज उठाएर पैदल यात्राहरू गऱ्यौँ टाढा चाहिँ हामीहरू सिलगुढी गएका थियौँ सोमबारे गोरुबथानसमन त हामी कति गएको गएको सिलगुढीसम सिलगुढी चाहिँ हामी दुई तिन दिन लगाएर भए पनि हामी गएको छौँ सिलगुढी